मैले सबैभन्दा ठुलो समूह मैले मेरो नानीको जन्मदिन उन्नाइस जनवरी को दिन म हरेक वर्ष एकदम ठुलोठुलो ठुलो समूहकै लागि खाना बनाउँछु र त्यति बेला म आफै पकाउँछु र मलाई एकदुईजना साथीभाइहरूले सहयोग पनि पुऱ्याउनुहुन्छ त्यति बेला र म त्यस्तोको लागि थुप्रो प्रकारको विभिन्न विभिन्न किसिमको खाना बनाएर म एकदम खुसी मनाउने गर्छु मेरो नानीको जन्म बारमा चाहिँ र म बिहानदेखि नै म खाना बनाउनुमा लाग्छु र अब ब यसरी नै म सधैँ वर्ष हर साल दुई हजार बिसदेखिको लिएर अहिले दुई हजार स्टिल चौबिससम्म म हर साल यसरी नै यसलाई म यो खुसीलाई म खाना बनाएर सबैलाई दिएर म बिहान मन्दिरमा गएर र गरिबहरूलाई पनि अलिअलि म सबै कुरा अलिकति भोकको लागि म चढाउने गर्छु र यो मेरो जिन्दगी यो मेरो जीवनको चाहिँ एकदम खुसीको अवसर हो र म यसलाई एकदम मजाले मनाउने गर्छु